अहिले चाहिँ कालिम्पोङ बस्ती बस्ती एरियातिर पनि पुरा फैलिएको छ टुरिस्ट एरियाहरू घुम्ने जग्गाहरू फैलिएको छ अन्त भ्यू पोइन्टहरू पुरा फैलिएको छ कालिम्पोङ बस्ती बस्तीतिर यता चारखोल भयो यता शुक्रबारे सिन्जी अन्त यता यता माकुम साइड पन्बु डाँडा रमिते डाँडा भन्नेहरू छ यता लाभा साइड त्यस्तोहरू छ होइन घुम्ने जग्गाहरू पुरा राम्रो छ यो कारण चाहिँ बस्तीको मान्छेहरूलाई पनि अब चाहिँ इन्कम आउँछ राम्रोसँगले दोकानहरू थापेर खाजाहरू बेचेर अब टुरिस्टहरू आयो भने त अलिकति महँगोमै बेच्छ होइन त्यसैकारणले मोमो थुक्पा बेचेर अलिकति मान्छेले केही कुछ गर्नु सक्छ बस्तीको मान्छेहरूले पनि